मेरो बाल्यकाल एकदमै सुन्दर थियो जसमा धेरै राम्रा राम्रा सम्झानाहरू छन् जस्तै सानो हुँदा हिउँदका बेला साथीहरूसँग जङ्गल गएको झाडीहरू पेलेको सानो सानो बास्केट बोकेर बारीको कान्लामा गएर पिकनिकहरू खेलेको पिट्टु खेलेको धुलो खेलेको बारीको डिल नाग्ने खेलहरू खेलेको दाउराहरू बटुलेर झ्यासझुसहरू बटुलेर आगो बालेको यी कुराहरू मेरो बाल्यकालका सबैभन्दा सुन्दर र मनमोहक सम्झनाहरू हुन् मानिस सबै आफैमा विशेष हुन्छ यसरी नै सबैको आफ्नो आफ्नै विशेषता हुन्छ यसरी नै म पनि अन्य मानिसहरूबाट भिन्नै छु अथवा छुट्टै छु त्यो मलाई अन्य मानिसहरूबाट अथवा अन्य कुराहरूबाट अलग गराउने कुरा भनेको नै मेरो रूप हो बाहिरी रूप भनौँ अथवा भित्री रूप हो जस्तै मेरो आचार व्यवहार अन्यसँग मिल्दैन ती कुराहरूले मलाई उनीहरूदेखि पृथक गराउँछ